हाम्रो नेपाली भाषा बोल्नु अब किन जरुरी छ भन्दाखेरि अब हामी अब सानोमै त्यही जग्गामै हुर्केको अब नेपाली भाषै अब हामीलाई त्यही जग्गाकै भाषा हाम्रै आफ्नै भाषा होइन भने होइन हामीले अब होइन कसरी अब अर्काको भाषाहरू सिक्न सक्छौँ होइन त्यहाँदेखि आफ्नै भाषा फर्स्ट फर्स्ट प्राइभेसी आफ्नै भाषालाई दिनुपर्यो होइन त्यसै कारण चाहिँ आफ्नो भाषा बोल्नु जरुरी छ किनभने अब स्कुलमा पनि हामीलाई नेपाली भाषामा लेखाउँछ पढाउँछ उनीहरूले त्यही जानेन भने त अब हाम्रो उयो हुन्छ त्यसै कारणले गर्दाखेरि चाहिँ अब हाम्रो गाउँघरमा लेखापढीहरू हुँदाखेरि नेपाली भाषामै हुन्छ त्यसै कारण चाहिँ नेपाली भाषा चाहिँ जरुरी छ